हाम्रो यहाँ भारतमा चाहिँ चिया मान्छेहरूले थुप्रो मतलब मनपराउँछ क्या त मनपराउँछ कोहीले ब्ल्याक टी खान्छ कोहीले अरू चिया खान्छ कोहीले दुधको कोहीले मलाई कोहीले के खान्छ कोहीले दार्जिलिङ टी होइन यहाँ हाम्रो इन्डियामा चाहिँ चिया चाहिँ फेमस छ त्यहाँदेखि म चाहिँ घरमा चिया बनायो भने पहिला नुनचिया बनाएँ भने पानी हाल्छु पानीमा चिया रङ मरिचहरू हाल्छु झन् उमाल्छु त्यहाँदेखि ग्लासमा अलिकति नुन नुन लगाउँछु अलिकति आधा चम्ची जस्तै एउटा टिफिनमा हाल्छु त्यहाँदेखि टिफिनमा चिया लगाउँछु त्यहाँदेखि त्यसलाई मिक्स गर्छु त्यहाँदेखि दुई तिन ग्लासमा कति ग्लासमा हुन्छ त्यो ग्लासमा लगाउँछु त्यहाँदेखि खुवाउँछु आफू पनि खान्छु त्यहाँदेखि दुधको चिया चाहिँ बनाउनको लागि यहाँ पहिला हामी दुध उमाल्छौँ त्यहाँदेखि तेजपत्ता लगाउँछु तेजपत्ता लगाइकन अलिअलि उम्लिन्छ दुध त्यहाँदेखि तेजपत्ता लगाउँछु त्यहाँदेखि चियापत्ती चिया रङहरू लगाउँछु मरिचहरू लगाउँछु त्यहाँदेखि चिनी लगाउँछु चिनी लगाइकन उमाल्छु उमाल्छु उमाल्छु उमाल्छु चिया उम्लिन्छ उम्लिन्छ उम्लिन्छ उम्लिन्छ उम्लिसकेपछि सबैलाई लगाउँछु त्यहाँदेखि टक्क त्यहाँदेखि बिस्कुट निकाल्छु बिस्कुट निकालेपछि अब म घरमा को फ्यामिली सबै बसिकन चिया मिलीबाँडीकन सबैजना खान्छौँ त्यहाँदेखि ब्ल्याक टी चाहिँ बेसी खाँदिनँ ब्ल्याक टी चाहिँ मम्मीहरूको लागि बनाइदिन्छु ब्ल्याक टी छ्या हौ मम्मीहरूको बनाइदिन्छु मम्मीहरू खानुहुन्छ अनि मलाई स्पेसल चिया खानु चाहिँ राम्रो लाग्छ म ती दुध मलाईहरू लगाइकन